ए दाजु अस्ति मैले कति तिन चार महिना अगाडि होला हौ एउटा जिन्स किनेको थिएँ कि लिभाइसको मलाई धेरै राम्रो लाग्यो है दाम पनि निकै राम्रो नै थियो अब आलिक अब निक्कै महँगै भनुम् न कति भन्दा एउटै जिन्सको अहिले निक्कै दाम बढेको जस्तो लाग्यो म त चार हजारहरू पर्दोरहेछ कि तर अब जस्तो दाम त्यस्तै काम भनेको जस्तै भयो मलाई चाहिँ अब त्यो जिन्स अब निक्कै मनपर्यो है मैले सुनेको थिएँ लिभआइसको जिन्स चाहिँ अब राम्रो हुन्छ भनेर धेरैकोबाट सुनेको हो पनि रहेछ अन्त अब त्यो जिन्स हेर्नुमा नि अब अहिलेको फेसन जस्तो छ अब अहिलेको फेसनको अनुसारकै छ है अब हामी केटाहरू अलिक फेसन त गर्नै पर्यो अनि फेरि फेसन मात्रै होइन त्यो जिन्स निक्कै पक्का हुन्छ सिलाइहरू पनि पक्का हुँदोरहेछ अन्त फेरि कलर फेड हुँदैन रहेछ त्यो कलर रङै जाँदैन रहेछ अन्त फेरि मलाई चाहिँ यसको के मनपर्यो भन्दा म त अब लुतेलुते छु अन्त तिस बत्तिसको कम्बर फेरि मलाई ठिक्कै हुँदोरहेछ हो फिटिङ भनौँ न अन्त त्यहाँदेखि अर्को कुरा फेरि अब सबैले भन्छ मेड इन इन्डिया लेखेको लुगा चाहिँअब ट्याग भएको लुगा चाहिँ राम्रो हुन्छ र त्यस्तै छ मेरो पनि यो दुइटै जिन्स मेड इन इन्डियै परेको छ कतिवटा चाहिँ अब मेड इन बङ्लादेश पनि हुन्छ मेड इन बङ्लादेश पनि राम्रै हुन्छ भनेर मैले सुनेको हो अन्त यो कपडा चाहिँ एकदम मुलायम छ सफ्ट खालको अब नरम अन्त यो लगाउँदा गरममा लगाउँदा एकदम सजिलो हुन्छ अन्त यसो हिँड्दाहरू पनि अब हामी त प्रायः पाहाडमै बस्छौँ हिड्डुल गर्छौँ है अन्त पाहाडमा यसो हिँड्दा पनि निकै अब सजिलो हुन्छ स्ट्रेचेबल चाहिँ छैन अब यो तन्किने चाहिँ छैन मलाई अब तन्किने चाहिँ मन पर्दैन तर पनि अब जुनको किसिमको यसको फेब्रिक छ बनावट छ है यसको जुन चाहिँ त्यो लुगा छ त्यसले नै लगाउनुमा निक्कै नै अब सुविधा सुविधाजनकै छ भनौँ हजुर अरू त रिभ्यू त अब त्यति नै हो मैले अहिलेसम्म एक्सपिरियन्स गरेको अन्त अब कसैले जिन्सै किन्नु हुन्छ भने चाहिँ अलिक दाम हालेर बरू हजुर लिभाइसकै जिन्स किन्नु सक्नुहुनेछ